नेपाली भाषाबारे गलत धारणाहरू के के हुन् भन्दा हाम्रो नेपाली युवा पिँढीहरूले हाम्रो भाषा नेपाली भाषा धेरै नै साह्रो भन्ने उहाँहरूप्रति उहाँहरूकोमा यस्तो धारणाहरू छन् र नेपाली भाषा एकदमै सरल छन् र हामीले हाम्रो नेपाली भाषा सिक्नु लेख्नु पढ्नु जान्नु एकदमै आवश्यक छन् र हामीले नेपाली भाषाहरूप्रति धारणाहरू पनि राम्रो राख्नु पर्छ हामीले हाम्रो नेपाली भाषाहरू लेख्नु पढ्नु सबै जान्नु पर्छ र समाधान यसको समाधान चाहिँ हामीले हाम्रो स्कुलहरूमा हाम्रो नेपाली भाषामा धेरै हामीले सिक्नु पर्छ नेपाली विषयलाई हामीले एकदमै प्राथमिक प्राथमिकता दिएर त्यसलाई हामीले बुझ्नु पर्छ सिक्नु पर्छ र यसको यसरी नै हाम्रो घरहरूमा पनि अहिलेको मोडर्न जमानामा ननीहरूसँग सानो नानीहरूसँग पनि घरका आमा बुबाले इङ्लिस टकिङ गर्नु भन्छन् र यो इङ्लिस टकिङहरू नगरेर हामीले हाम्रै आफ्नो मात्रीय नेपाली भाषा बोल्नु पर्छ बोल्नु पर्छ सानो नानीहरूसँग अनि सिकाउनु पर्छ अनि मात्र हाम्रो नेपाली भाषा सिक्ने सम् सामाधान नेपाली भाषाको सामाधान गर्न सकिन्छ